नमस्ते हजुरहरूलाई र मैले तपाईँको पसलबाट चाहिँ आज मैले जुत्ता किनेको थिएँ तर त्यो जुत्ता चाहिँ धेरै राम्रो रहेछ होइन हजुरको जुत्ता चाहिँ मलाई धेरै मनपऱ्यो र त्यो कम्फरटेबल लाउनुमा नि धेरै कम्फरटेबल होइन अन्त लाउनुमा नि कम्फरटेबल देख्नुमा नि कम्परटेबल र सबै कुरोमा नै अब राम्रो देख्नुथाल्यो त्यो अन्त मलाई पनि पुरै धेरै मनपऱ्यो मेरो साथीहरूले पनि मन पराउनु भयो र तपाईँलाई चाहिँ धेरै धेरै धेरै धेरै धेरै धन्यवाद छ तपाईँहरूको पसलमैमा चाहिँ म अझै मेरो साथीहरूलाई लिएर आउनेछु भन्ने चाहन्छु र मलाई अझै धेरै किसिमको त्यस्तै खालके चाहिँ जुत्ता चाहिएको छ तपाईँकै पसलबाट